हेलो हजुर को बोल्नुभएको हजुर हजुर भन्नुहोस् न के कामले ए हजुर हजुर म यता काले यता दार्जिलिङदेखि हो हजुर ए हजुर हजुर हजुर हजुर ए तपाईँ चाहिँ कहाँदेखिको आउनुभएको ए अन्त हजुर हजुर कतिजना आउनुहुन्छ हुन्छ अन्त तपाईँहरूलाई कति दिनको लागि इन्गेज हुनुपर्ने हजुर वन विकको लागि अन्त होटल्सहरू सबै उयो गर्नुभयो किनभने मलाई यहाँ फ्यु होटलको नामहरू थाहा थियो कि यता दार्जिलिङमा एक दुईवटा होटलहरू छ त्यसको प्राइसहरू पनि ठिकैको छ एभरेज छ तपाईँहरूले गर्नु चाहनुहुन्छ भने चाहिँ म त्यतै मिलाइदिन्थेँ नि यसो है तपाईँलाई पनि सुविस्ता हुन्छ हजुर हजुर हजुर हजुर हजुर

ए हुन्छ भनेपछि म सिलगढी नै आउनुपर्ने है हजुर हजुर अन्त हजुर वेदरहरू त राम्रै छ वेदरहरू त राम्रै छ कि अन्त हजुर होइन म मेरो एक दिनको चाहिँ म तिन हजार लिन्छु कि हजुर अन्त तर हजुर हजुर नेगोसिएट त गर्छु नि म कि पहिलाको चाहिँ हजुर तिन हजार लिन्छु तर अब छ छ दिन जानुपर्ने रहेछ है दाजु अलिकति चाहिँ म नेगोसिएट गर्छु नि है तपाईँ आउनुहोस् न मिलिहाल्छ नि त्यो कुरा चाहिँ है अरू उसो भए म फिक्स गर्छु नि त म केही प्लानहरू अरू राख्दिनँ नि है तपाईँहरूलाई उयो गर्छु नि त उसो भए एक हप्ता हजुर एक हप्ताको लागि होइन दाजु हुन्छ हुन्छ हुन्छ म कल गर्छु नि उसो भए मलाई यो नम्बर सेभ गरिकन कन्ट्याक गर्नु नि हुन्छ हुन्छ हुन्छ दाजु हुन्छ